हेलो दाजु अघि मैले तपाईँलाई कल गरेको थिएँ नि त्यो के अरे बुक गर्नुको लागि हौ बुक गरेको थिएँ नि क्या मैले तपाईँको गाडी म डामडिमबाट सिलगढी जानको लागि हौ अन्त म यहाँ अलिकति कामले गर्दाखेरि म अहिले मालबजारमा छु कि दाजु अन्त मालबजारमा आइदिनु सक्नुहुन्छ भने राम्रो हुन्थ्यो मेरो एकदमै इमरजेन्सी काम परेको थियो नि त कि अन्त म अहिले मालबजार आउनुपऱ्यो हजुर म सिलगढी जानको लागि अर्डर गरेको थियो मैले हजुर हुन्छ